हेलो सुन्दैछु भन्नु सन्चै हुनुहुन्छ अहिले बसिरहेको छु के गर्ने अँ सबै ठिकै छ भर्खर असार पन्ध्र गयो अब राखी आउँदैछ त्यही हो चाडहरूको उयोहरू त चल्दैछ राखी आउनेबित्तिकै फेरि कृष्णअष्टमी त्यसको बाद तपाईँ पूजा चालु हुन्छ दुर्गा पूजा भन्दा दसैँ भन्दा तिहार भन्दा हेर्दाहेर्दै जाने अब अस्ति कति दिन अगाडि त गएको थिएँ अब त्यस्तै अर्को महिनातिर जानुपर्छ घरतिर पनि अँ हाम्रो अब सबैजना अन्त दसैँमा माइत जानुहुँदाखेरि कता कता जानुहुन्छ आफ्नो मान्छेको घरतिर ए अनि दसैँमा घरमा चाहिँ को को आउने गर्छ

यस पालि अनि घरमा तपाईँले असार पन्ध्रहरू मनाउनु भयो ए मनाउनु भएन हामीले त मनायौँ दही चिउरा ल्याएर खायौँ ए माघे सङ्क्रान्तिमा माइत जानुभयो तपाईँ अनि सङ्क्रान्तिमा के के पकाउनु भयो के के बनाउनु भयो ल ल हुन्छ सब सबैजना राम्रै गरी बस्नुहोस् राखेँ ल अहिले